हाम्रो क्षेत्रमा मनाइने केही छुट्टै अनुष्ठानहरूमा चाहिँ एउटा फुलपाती पनि आउँछ जो चाहिँ दुर्गापूजाको ठिक ठिक अगाडि हुन्छ त्यसमा चाहिँ हामी नेपाली जातिहरूको विभिन्न जस्तै सबै जाति नेपाली नै भए पनि विभिन्न कास्टहरूमा डिभाइड भएको छ छेत्री तामाङ गुरुङ भोटे राई लिम्बू र यसरी नै विभिन्न जातिहरूको आफ आफ्नो कलचर र आफ आफ्नो नियम हुन्छ र त्यो नियममा अब जस नाच गान सबै रेली नै भएर हामी सबैजना हाँसखेल गरेर मनाउँछौँ र यसमा चाहिँ पर्यटनहरूले हिस्सा लिन पनि सक्छ किनकि हामी नेपाली जाति भनेको सबैलाई माया गर्ने जाति हो त्यसैले पर्यटकहरूले पनि तिनीहरू यदि त्यसमा भिजिट गर्न हाम्रो ठाउँतिर आएको छ भने त्यही हाम्रो हाम्रो उत्सवलाई नै उनीहरूले पनि मनाएर एउटा हिस्सा बनेर उनीहरूले पनि हाम्रो उत्सवहरूलाई मनाउनु चाहन्छ त्यसमा कसैले पनि केही पनि भन्दैनन्